नेपाली भाषाले मान्यता पाएदेखि दुप भारतमा पनि नेपाली भाषा

संवैधानिक रूपमा सुरु भएको हो र भारतका विभिन्न प्रान्तहरूमा नेपाली भाषीहरू बसे तापनि नेपाली भाषाले त्यत्ति सांस्कृतिक आदान प्रदान र संसारमा त्यत्ति भूमिका निर्वाह गरेको जस्तो चाहिँ मलाई लाग्दैन किनभने अहिले पनि हामी जस्ता मानिसहरूले जुन यो कार्यलयहरूमा र कुनै आवेदनहरू बुझाउँदा नेपाली भाषालाई प्राथमिकता नदिएर अङ्ग्रेजी भाषामा नै कति कुराहरू गरेको गरेका छन् र त्यसै कारण संसारमा नेपाली भाषाको भूमिका धेरै कम भएको जस्तो लाग्दछ